अन्य शहरका र हाम्रा शहरको शिक्षा क्षेत्रको तुलना गर्नुपर्दा चाहिँ अब अन्य शहरमा चाहिँ त्यहाँ त अब एप्पलहरू सिकाउँदाखेरि पनि उनीहरूले छुएर टेस्ट गराएर गर्छन् होइन तर हाम्रो यता गर्दैन किनभने अब हामले चाहिँ डाइरेक्ट पढाएर नै अब बुझाउँछ तर उता चाहिँ अब त्यसरी एप्पलहरू किनेर ल्याएर डिजिटलहरूतिरै पढाएर होइन अब फोनहरू पनि ल्याउँदा हुन्छ त्यता स्कुलमा र त्यता अब हाम्रो स्कुलमा त अब सफा हुन्छ होइन एकदमै सफा अन्त सुनसान हुन्छ हाम्रो गाउँतिर होइन त्यस्तो गाडीहरू हिँड्दैन र बाहिर सहरमा चाहिँ अब गाडीहरू निकै छ र गाडीहरूको साउन्ड आउँछ आउँछ त्यहाँ डिस्टर्ब हुन्छ र हाम्रो स्कुलतिर यता गाउँतिर त डिस्टर्ब हुँदैन र कतिजना अब यता स्कुलमा कतिजना गरिब दुःखीहरूले पढाउँदा पनि हुन्छ किनभने विद्यालय हाम्रो त्यो गाउँतिर पढाउँदा पनि हुन्छ किनभने अब त्यहाँ हाम्रो त्यस्तो पैसा लिँदैन होइन त्यस्तो खर्च हुँदैन यताको सहर यताको हाम्रो दार्जिलिङ एता सहरको र उताको सहर अन्य सहरमा चाहिँ अब त्यहाँ अब उनीहरूले एप्पलहरू छोएर टेस्ट गराएर सिकाउँदाखेरि उनीहरूले पैसा अब उनीहरूको प्राइभेट स्कुलहरू भएर होइन उनीहरूले ल्याउनु बोलाउ ल्याउनु लाउँछ होइन त्यहाँ त अब धनीहरूले मात्रै पढाउने खाले स्कुल हो होइन गरिबहरूले पढाउनै नसक्ने खाले स्कुल हो र त्यता गरिबहरूले चाहिँ अब त्यहाँ स्कुल नै पढाउनु सक्दैन किनभने त्यताको एकदमै के भन्छ महँगो जग्गा नै महँगो भइसकेको छ होइन त्यति हो